कालेबुङ जिल्लामा मुख्य चाहिँ कृषि उत्पादनहरू चाहिँ जस्तै खेतीपाती साग सब्जी अन्तखेरि कुच्चो अदुवा यी सबै कालेबुङ क्षेत्रमा हुन्छ र यसमा चाहिँ अझै धेरै नै थुप्रो किसिमको हुन्छ अर्ग्यानिकहरू जुनै पनि खेतीपातीमा चाहिँ साग सब्जी धान पनि हुन्छ सप्पै कुरो हुन्छ कुच्चो पनि हुन्छ